हाम्रो गाउँमा चाहिँ धेरै नै समस्याहरू छ लेबरहरू छ कमानमा काम गरेर आफ्नो व्यवसायहरू चलाउनुपर्छ धेरै नै अब युवाहरू त्यही बाहिरतिर गएर काम गर्छ रोजगारी गर्छ र धेरै ड्राइभिङहरू गर्छ म पनि ड्राइभिङ्गै गर्छु र मेरो मिसेसले दोकानहरू चलाउँछ धेरै नै यहाँ गाउँमा चाहिँ अब धेरै नै व्यावसायिकको दुःखहरू छन् र अब प्रायः कोही दिल्ली बम्बई कोही बेङ्गलोर गएर आफ्नो अब काम गरेर आफ्नो घरको जीविकाहरू चलाउँछ प्रायः प्रायः त्यही अब हाम्रो लेबरहरू अब लेबर त्यो चिया खेती हुनाले लेबर कामहरू गरेर अब आफ्नो घरको व्यवसायहरू चलाउँछ